मलहरू बनाउनु पर चाहिँ हामीले गोबरहरू सोरेर अनि त्यो बा बारी हामी गोबर सोरेर फ्याँक्दैन हामीले त्यो गोबरहरू सोरेर एक जग्गा राखेर अनि हामीले त्यो बारीतिर हामीले प्रयोग गर्छौँ सबै हामी खेतीपातीहरूमा त्यही मलले नै हामी खेतीपाती गर्छौँ सबै फालफुल लाउँदा पनि हाम्रो त्यो मलै चाहिन्छ अनि गाई बस्तु सबै हामीले पालेको पशुबाट नै हामीले त्यो सबै फालफुल साग सब्जी इत्यादि हामीले मकै कोदो जस्तै बल बिरुवा लगाए तापनि हाम्रो त्यो मलबाटै हामीले काम लाउँछौँ त्यो कामबाट त्यो मलबाट चैँ हाम्रो असल असल कामहरू भएर जान सक्छौँ अनि बस्तीमा हामीले त्यो मोलहरू सोरेर अनि गोबरबाटै बनिएर हामी मलहरू खेतीहरू गर्छौँ खेतीबाट चाहिँ त्यो मलबाट असल खेतीहरू भएर जानसक्छ